अहिलेसम्म मैले त कुनै किताबलाई त अनुवाद त गरेको छुइनँ तर एकजना बैनी हुन्थ्यो उसलाई चाहिँ हिस्ट्री चाहिँ नेपालीमा चाहिँ बुझाउँथेँ किन उसले भन्थ्यो कि म पढ्नु बुझ्नु सक्दिनँ इङ्गलिसमा सो मलाई तपाईँ बुझाइदिने भने चाहिँ नेपालीमा बुझाइदिएँ भने चाहिँ म लेख्नसक्छु जस्तो सो डेली मेरोमा आउनुहुन्थ्यो ट्युसनको लागि अन्त म हिस्ट्री सब्जेटहरू चाहिँ कतिवटा नेपालीमा बुझाउँथेँ स्पेसल्ली हाम्रो इन्डियन हिस्ट्रीहरू हुन्थ्यो त्यो छोडेर अब हामी नानीहरूलाई पढाउँदा पनि अब सान सानो मेरो आफ्नै छोराछोरी छ उनीहरूलाई पढाउँदाखेरि पनि उनीहरूले इङ्गलिस राम्ररी बुझ्नु सक्दैन सो त्यो टपिकहरूलाई चाहिँ म नेपालीमा उनीहरूलाई बुझाउने गर्छु साइन्स होस् या इङ्लिसै होस् कति स्टोरीहरू हुन्छ त्यो स्टोरीहरूलाई नेपालीमा बुझाउँछु त्यहाँ उनीहरूले बुझेर राम्ररी इङ्गलिसमा लेख्नु सकोस् अनि अनि कतिवटा स्टोरीहरू छ जसले चाहिँ मोरल स्टोरीहरू उनीहरू अब इङ्गलिसमा छ हाम्रो तर त्यो इङ्गलिसको उनीहरूले बुझ्दैन रहेछ त्यो इङ्गलिसको स्टोरीहरूलाई चाहिँ म नेपालीमा ट्रान्सलेट गरेर चाहिँ उनीहरूलाई चाहिँ सिकाउँछु बुझाउँछु र अहिलेसम्म नानीहरू राम्रै एग्जाम गरिरहेको छ राम्रै मार्क्स ल्याइरहेको छ र भविष्यमा कुनै यस्तो किताब गर्नुपर्यो भने म गर्नुसक्छु होला